खै अब के भन्ने त्यस्तो महत्त्वपूर्ण निर्णय लिनुपर्ने त समय अहिलेसम्म त आइपरेको छैन किन भनेदेखिलाई अब यसो हेऱ्यौँ है भने चाहिँ अब के छ भनेदेखिलाई म चाहिँ बिना रोकटोक अब यत्रो उमेर भइसकेँ होइन घरदेखि बाहिर बसेको पनि अब बाह्र तेह्र वर्ष भइसक्यो अनि अब कतिवटा कुरा आफै गर्नुपर्ने हुन्छ अब जुनबेला म सानो थिएँ त्यतिबेला अब हामी त्यो बेलाको हाम्रो समयमा पनि साथीभाइकोमा फोनहरू त थियो तर अब कतिजनाको पारिवारिक समस्या त्यस्तै हुन्छ नि आर्थिक समस्या परिवारको होइन त्यसले गर्दाखेरि चाहिँ अब मेरोमा फोनहरू थिएन र कतिवटा कुरा आफै डिसाइड गर्नुपर्थ्यो क्या त आफै निर्लय निर्णय लिनुपर्ने अनि त्यसरी निर्णय लिँदा लिँदा के हो भने के हुँदोरहेछ भनेदेखिलाई एक त अब छोरी मान्छे घरदेखि बाहिर बसेको अनि आफ्नो क्या त आफ्नो सेल्फ बाउन्ड्रीहरू आफै सेट गर्दै जाँदाखेरि चाहिँ बाउ आमालाई पनि विश्वास हुँदै जाँदोरहेछ अनि त्यसरी अब आफ्नो बाउ आमालाई छोराछोरीमाथि छोराछोरीप्रति विश्वास भइसकेपछि हामीले आमा बाबा हामी यो गर्छौँ ल भने पनि उनीहरूले नाई भन्दैनन् हुन त बाउ आमाले कसै कुनै पनि छोराछोरीलाई नाई भन्दैनन् मन दुखाउन चाहदैन होइन तर के हुन्छ भनेदेखिलाई अब एउ एउटा निम्न मध्यम वर्गीय परिवारबाट आएर अब कतिवटा कुराहरूको निर्णय आफै लिनुपर्ने हुन्छ जस्तै फर इक्ज्याम्पल म योभन्दा अघि सिक्किम गेजिङमा सेन्ट मेरीज कन्भेन्ट स्कुलमा पढाउनु गएँ अब ममाथि मेरो दाजु पनि हुनुहुन्छ मेरो बाउ आमा हुनुहुन्छ होइन मेरो फुपु हुनुहुन्छ उहाँहरूलाई मैले के भनेदेखि के भने भनेदेखिलाई आमा यस्तो यस्तो छ अहिले म केही पनि गरेकै पनि छुइनँ अनि अब त्यसै बसेर यो यताउता मात्रै गरिराख्नु भन्दा त अब मेरो एक्सपिरियन्स पनि हुन्छ अनि अब म बीएड पनि गरेको छु त्यो समय त्यसै खेरो फाल्नु भन्दा त म गएर पढाउँछु ल अब मलाई बोलाएको पनि छन् उहाँहरूले भनेर भन्दाखेरि चाहिँ तँलाई जे ठीक लाग्छ त्यही गर भन्नुहुन्छ अनि मैले कुनै पनि कुरा भन्दाखेरि तँलाई जे ठीक लाग्छ त्यही गर भन्नुहुन्छ त्यसले गर्दाखेरि कतिवटा निर्णय आफै लिने भइसकिसकेको छु म र अब जीवनमा यदि अब कहिले पनि अब कुनै मोडमा आएर यदि मैले निर्णय लिनु पर्छ ठुलो निर्णय लिनुपर्छ भने चाहिँ मलाई सल्लाह कसको चाहिन्छ भनेदेखिलाई मलाई सबभन्दा मेरो भरोसेमन्द होइन माइली सरी मैले अब हृदयदेखिको नै भरोसा गरेको मेरो आत्मीय मित्र भनौँ सबै कुरा नै मेरो आमा हुनुहुन्छ अनि कुनै पनि कुरा गर्नु अगाडि म आमाकै सल्लाह लिन चाहन्छु